खेलकुदले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पनि योगदान पुऱ्याउँछ किनभने खेल खेल्दाखेरि मानिसहरूको शरीर शरीर स्वास्थ्य रहन्छ अनि यस्तो स्वास्थ्य शरीरमै स्वास्थ्य मानसिकताको विकास हुन्छ यस्ता खेलकुदहरू खेल्नाले शारीरिक शारीरिक विकासहरू गर्नुमा पनि मद्दत पुऱ्याउँछ जस्तो ग्रामीण क्षेत्रमा खेलिने खेलहरू फुटबलहरू खेल्दाखेरि मानिसहरू भेला भएर जब आफ्नो प्रतिद्वन्द्वीसँग सङ्घर्ष गरिरहेका हुन्छन् त्यस समय आफ्नो भा शारीरिक कसरत गर्दाखेरि पसिनाहरू निस्किन्छ यस्तो पसिना निस्किँदाखेरि मानिसको शारीरिक स्वास्थ्य तथा राम्रो हुन्छ हुन्छ साथसाथै यस्ता व्यायाम अनि खेलहरूको माध्यमद्वारा मान्छेको मानसिक स्वास्थ्यमा पनि लाभ हुन्छ यस्ता मानसिक स्वास्थ्यहरूमा कसरी हुन्छ भने जब खेल खेलिन्छ त्यस समय विभिन्न व्यक्तिहरू एकअर्कामा भेटघाट हुन्छ आफ्ना कतिपय कुराहरू

सुनाउने अनि त्यस्ता कुराहरूबाट कतिपय मा मानसिक स्वास्थ्यमा पनि मद्दत गर्ने पाउँछौँ यस्ता खेलकुदहरूले मानिसहरूको शारीरिक मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पुऱ्याउँछ भन्ने सकिन्छ